म के भन्नु चाहन्छु भन्दाखेरि म आगोमा दाउ दाउरामा पकाउँछु खाना आगो फुकेर पकाएको पकाउँछु आगोमा पकाएको खाना एकदम राम्रो हो ग्यास भन्दाखेरि इन्ट्रोडक्सनहरू भन्दा ग्यास भन्दा यो के के नाना जातिहरू भन्दा चाहिँ मलाई एकदम दाउराको चुलामा पकाएको खाना पुरा टेस्टी लाग्छ म सधैँभरि दाउरामै पकाएर खाइरहेको छु राम्रो पनि हो हेल्थको लागि कराहीमा भात पकाउँछु कराहीमा सब्जी पकाउँछु चुलामा मजाले चुलामा आगोमा लिपेर दाउरा हालेर सानो आगोमा पकाएको खाना बहुत टेस्टी पनि हुन्छ त्यसै कारणले दाउराको चुलामा पकाएको एकदम राम्रो हो ग्यासहरू भन्दाखेरि चाहिँ